हेलो दाजु सुन्नुहोस् न मैले तपाईँको जुन त्यो गाडी भनेको थिएँ नि हामी घुम्नु जानुको लागि त्यो नजाने भयो हौ प्या प्लान क्यान्सल भयो कि के भन्छ घरमा बोजू अलिकति बिसन्चो भएको जस्तै भयो हरे भयो हो अन्त नजाने प्लान डिसाइड नजाने भयो कि अन्त तपाईँलाई चाहिँ खबर गरौँ भनेको नि नरिसाई दिनुहोस् है दाजु हामी जा अब अर्कोपालि नेक्स्ट टाइम जाँदा चाहिँ तपाईँकै गाडी भन्छु नि जाने थियो कि तर अलिकति यहाँ घरमा बोजू बिसन्चो हुनु भएछ अन्त कहाँ बिसन्चो मान्छेलाई लगेर जानु फेरि बाटोमा केही भइहाल्यो भने भनेर चाहिँ प्लान क्यान्सल गरेको तर जान्छ हामी अर्को नेक्स्ट टाइम त जान्छै जान्छ फेमिली ट्रिपमा हो त्यतिबेला चाहिँ तपाईँलाई नै भन्छु नि ल स्पेसली दाजु